हेलो अघि मैले तपाईँको दोकानबाट पिज्जा अर्डर गरेको थिएँ कि अनि अझै केही कुराहरू माग गर्नु थियो कि त्यही भएर नि मलाई पिज्जामा नि त्यो प्याकेट वाला हुन्छ नि त्यो सस पनि हालिदिनु होस् ल अनि चाउमिन चिकन चाउमिन पनि पठाइदिनु होस् न अन्त चाहिँ कोल्ड ड्रिङ्क्स कोक दुई बोतल पनि हालिदिनु होस् न है